हाम्रो राज्यमा नेपाली भाषाले धेरै राम्रा राम्रा भूमिकाहरू निभाएका छन् तर ती हुँदै पनि नेपाली भाषाहरूको अथवा गोर्खे हरूको आफ्नो अलगै राज्य नभएको कारण यस राज्यभित्र बङ्गाली मानिसहरू बेसी मात्रामा रहेको हुनाले हामी नेपाली भाषीहरूलाई उनीहरूले भाषाको भाषाको अतिक्रमण अतिक्रमण गर्ने गर्दछ